खाना पकाउँदा चाहिँ अब मेनली सावधानी चाहिँ हामीले अब ग्यासतिर ग्यासमा बनाउन छ भने चाहिँ अब त्यसको छेउमा फोनहरू राख्नु भएन अनि फोन मात्रै होइन फोनको अब फोनहरू राख्नु भएन प्लास्टिकको कुराहरू राख्नु भएन प्लास्टिकको चिजहरू केही राख्नु भएन अन्त खाना पकाउँदाखेरि नानीहरू कोही छेउमा ल्याउनु भएन अन्त भाँडाहरूतिर पानीहरू हालेर राख्नु हुँदैन त्यो तेल हाल्दाखेरि उछिटिन्छ आफ्नै उयसमा आउँछ अनुहारहरूतिर खुला केही भइरहेको हुन्छ अचानक कोही बेला ग्यास पड्किन सक्छ अनि मेन कुरा चाहिँ हामीले ग्यास चलाए पछि रेगुलेटर अन् अन् छ भने अब पकाउँदाखेरि त अन् राख्नु पर्यो अनि केही भयो भने अफ् गर्नु पर्छ सके पछि चाहिँ अफ् गर्नु पर्छ केही भयो भने भन्दाखेरि सके पछि चाहिँ अब अफ् गरिहाल्नु पर्छ त्यो अहिले गर्छु भन्यो भने चाहिँ अब त्यतिको त्यतिकै बिर्सेर जान्छ अन्त त्यही भएर त त्यस्तो भयो भएको अन्त सावधानी चाहिँ त्यही हो अब हाम्रो अगाडि एप्रोन लगाउनु पर्यो एप्रोन लगाएर आब राम्रोसँगले अब खाना बनाउँदाखेरि अब कपालहरू बाँध्नु पर्यो कपालहरू खानाहरूतिर पस्न सक्छ होइन अनि मेन कुरा चाहिँ त्यही हो अन्त खाना बनाउँदाखेरि चाहिँ पहिला चाहिँ अब मेन त फोन त ज फोन त लानु भएन किचनमा फोन अब फोन डेन्जर हो फोन र फेरि यता उयो आगोसँग मिल्यो भने चाहिँ हुँदैन अन्त आगोमा भनौँ बनाउँदाखेरि चाहिँ हामीले त्यही हो फोन लानु हुँदैन होइन प्लास्टिकको कुरा डढी त हाल्छ अन्त खाना फोनहरू चाहिँ पड्किन सक्छ अन्त तेलहरू पड्केर आफ्नै उयसहरूतिर आँखाहरूतिर आउन सक्छ अन्त त्यही हो सावधानी चाहिँ होइन खाना पकाउँदाखेरि चाहिँ हामीले एकदम ख्याल गरेर राख्नु पर्यो होइन अब त्यो एउटा त्यो खाना खाना बनाइराखेर अब अर्कोतिर कहीँ गयो भने चाहिँ अब त्यो उयो हुन्छ कहिले कहिले डढ्न सक्छ भाँडा उयो त्यो सुक्खा भएर पड्किन सक्छ सबै तुरेर होइन पड्कँदाखेरि आफ्नै आफ्नै आफ्नै खती हुन्छ त्यो कुरामा चाहिँ सावधानी राख्नु पर्यो हामीले अन्त केही उचाल्दाखेरि अब एउटा सानोबाट लुगा हो झुम्रो भन्छ हामीले झुम्रोहरू त्यो छेउमा राख्नु पर्यो त्यसले उचाल्नु पर्यो नभए त्यसको एउटा ऊ पाउँछ किट जस्तै त्यसले उचाल्नु पर्यो होइन अन्त त्यो त्यो गर्नु पर्छ त्यो गरेन भने चाहिँ अब आफ्नै हात आफ्नो हात पोल्नुदेखि त्यस्तो गर्यो भने चाहिँ आफ्नो हात पोल्नुदेखि बाच बाँचिन्छ अब मतलब बाँचिन्छ भन्दा नि अब बाच्नु सक्छ होइन पोल्दैन अब अनुहारहरू त जिउहरूतिर लाग्दैन अनुहारमा अन अनुहारमा पनि त्यस्तै हो अन्त अलिकति झिल्का उठ्यो भने सानो फोकाले गर्दा अनुहार कस्तो हुन्छ हामी त झन् केटी मान्छे हो अब मेन होइन अब कस्तो हुन्छ त्यही भएर त्यस्तो त्यो त्यस्तोमा चाहिँ हामीले ख्याल राख्नु पर्यो अब राम्रो उयो भएर ख्याल राख्नु पर्यो अलिक सावधानी भएर खाना बनाउनु पर्यो होइन लापरवाही गर्नु भएन लापरवाहीले गर्दा आफूले नै उयो भोग्नु पर्छ होइन त्यही भएर राम्रो चाहिँ सावधानी चाहिँ एकदमै राख्नु पर्छ अन्त खाना बनाउँदाखेरि अब त्यही हो मेन कुरा चाहिँ फोन चलाउनु हुँदैन फोन त छेउतिर राख्नु हुँदैन अनि प्लास्टिकको कुराहरू चाहिँ एकदमै राख्नु हुँदैन नानीहरूलाई पनि ल्याउनु हुँदैन ल्याउने प्रयासै गर्नु हुँदैन नानीहरूलाई लानु पनि हुँदैन अन्त प्लास्टिकको चिजहरू छेउ छेउमा राख्नु हुँदैन कप जस्तो पिघ्लन्छ त्यही पिघ्लेकोबाट अब त्यहीँनेर के हुन सक्छ पछि गएर होइन ग्यास गनाउँदाखेरि मेन कुरा चाहिँ रेगुलेटर चाहिँ अफ् गरिहाल्नु पर्छ बनाई सके पछि चाहिँ त्यति नै